मेरो नाम चाहिँ सरस्वती छेत्री हो र म क्लास इलेभेनमा पढ्छु र मेरो हबी चाहिँ हो मेरो डान्स मलाई डान्स होइन मलाई खाना बनाउनु चाहिँ एकदमै बेसी मनपर्छ र मेरो एम्बिसन चाहिँ छ होटल म्यानेजमेन्ट र मेरो फ्यामिलीहरू चाहिँ पाँचजना हुनुहुन्छ र मेरो मेरो बाबा बगानमा बगानमा गर्नुहुन्छ मेरो मम्मीको हाउसवाइफ हो र मेरो दादा थर्ड इयर कलेज गर्नुहुन्छ र मेरो दिदी सेकेन्ट इयर कलेज गर्नुहुन्छ र हाम्रो फ्यामिली चाहिँ हाम्रो फ्यामिलीमा चाहिँ एकदमै बेसी रमाइलो हुन्छ र